तपाईँकोमा यो रायोको सागको बिरुवा छ ए अहिले कस्तो प्रकारले कति रेटहरू लगाउनुहुन्छ बिरुवाको

हजुर हजुर ए हजुर भनेपछि अरू खोर्सानी यो भेन्डीहरू यस्तोको पनि पाउँछ होला है तपाईँसँग विज बिरुवाहरू सबै बिजनहरू मलाई अलिकति ए हजुर यो भेन्डीहरूको खोर्सानीहरूको चाहिँ कसरी गरेर दिनुहुन्छ हजुर यसरी सैकडाको हिसाबमा ल्यायो भने अलिकति कम्ती पर्छ होला तपाईँसँग होइन मे मेरोमा पनि अरू थुप्रै सागसब्जीहरूको बिरुवाहरू छ तपाईँलाई चाहियो भने भन्नुहोस् हो मेरोमा यो पालङ्क सागको छ प्याजको बिरुवाको छ लसुनको छ हो अनि लौकाको फर्सीको यस्तो बियाँहरू सबै छ मेरोमा बिरुवा बिजनहरू बिजन छ अब त्यो पनि तपाईँले लगेर छरेर चाहिँ अब उमारेर उयो गर्न सक्नुहुन्छ मेरोमा अहिले उमारेको चाहिँ छैन कतिवटा चिजहरू बिजन उयो उयो के भन्छ बियाँ नै छ त्यसलाई नै अब उमार्नु पर्छ अनि मलहरू चाहिँ कस्तो के प्रयोग गर्नुहुन्छ तपाईँ बाख्राको मलहरू पनि लगाउनु हुन्छ बाख्राको बाख्राको मलमा भन्दा चाहिँ बरु गाईको मलमा अलिक सप्रेको जस्तो लाग्यो सागसब्जीहरू बाख्राको मलमा चाहिँ अलिक राम्रो भएको भए हुँदैन जस्तो लाग्दैछ मलाई चाहिँ बाख्राको मल चाहिँ मैले चाहिँ ट्राई चाहिँ गरेको छुइनँ युज गरेको छुइनँ गाईको मलमा नै राम्रो हुन्छ जस्तो लाग्छ ए हजुर दबाईहरू चाहिँ कस्तो खाल्केहरू त्यो किरा मर्ने दबाईहरू होला होइन ल हुन्छ म पछाडि फेरि तपाईँलाई फोन गर्छु नि ल